स्वच्छ भारत अभियानले चाहिँ अब सबैलाई नै इफेक्ट पारेको छ किनभने अब मेरो पनि घर चाहिँ स्कुल कम्पाउन्डको है छेउमा छ र एकदमै स्कुल कम्पाउन्ड पनि सबले सफासुग्घर नै राख्छ र साफसुग्घर गर्नु हामी पनि जान्छौँ र हामी हाम्रो समाजको सबैजना मिलेर हामी बाटोघाटोहरू पनि साफसफाइ गर्छौँ छुट्टीको बेलामा